पश्चिम बङ्गालमा चाहिँ खेलिने र खेल्ने चाहिँ प्रमुख खेल चाहिँ के के हो भन्दाखेरि जस्तो कि अब यो भयो फुटबल भयो है क्रिकेट भयो ब्याडमिन्टन भयो अन्त यो के भन्छ यो भलिबलहरू भयो है भलिबल र भलिबल र यो ब्याडमिन्टन अनि यो उयो चाहिँ धेरै जस्तो मात्रामा खेलिन्छ है सबै हामी सबैले देख्नसक्छौँ प्रायः प्रायः जस्तो अब सबै जग्गामा यो फुटबल खेलिरहेको हुन्छ क्रिकेट खेलिरहेको हुन्छ होइन भलिबल खेलिरहेको हुन्छ र यो विन्टर सिजनमा चाहिँ बेसी जस्तो चाहिँ अब यो ब्याडमिन्टन खेलिन्छ है आफ्नो हेल्थको लागि हेल्थ एक्सरसाइजको लागि हेल्थ फिटनेसको लागि होइन ब्याडमिन्टन खेल्छ यो फुटबलहरू खेल्छ क्रिकेटहरू खेल्छ र यो फुटबल खेल्दाखेरि चाहिँ अब कत्ति जस्तो अब यो पश्चिम बङ्गालमा चाहिँ के हुन्छ भने केटाहरू जस्तो सानसानो केटाहरू भयो होइन टिनेजको केटाहरू चाहिँ बेसीजस्तो चाहिँ यो फुटबल अनि यो क्रिकेटहरू खेल्नु चाहिँ धेरै जस्तो रुचाउँछ उनीहरूले चाहिँ यो फुटबल र क्रिकेट चाहिँ